मैले डब्लुबाट एउटा कुर्ती किनेको थिएँ त्यसको रङ् पनि एकदम सुहाउँदिलो त्यहाँ लगाउँदा पनि डिसेन्ट देखिने अनि साथीहरू भयो आफ्नो आमा प्यारेन्ट्सहरूले पनि मलाई त्यो कुर्तीमा चाहिँ एकदम राम्रो देखियो भनेर मलाई एकदमै एप्रिसियट पनि गर्नु भयो अनि सँग सँगै कुर्तीलाई मैले हालसम्म चाहिँ दुई तिनपल्ट लगाइसकेँ तर पनि त्यस कुर्तीको चाहिँ कलर गएको छैन पहिला जस्तो थियो त्यस्तै अहिले देखिन्छ पनि लगाउँदा पनि त्यस्तै पहिला जस्तो देखिन्थे त्यस्तै राम्रो देखिन्छु अनि साथै कुनै प्रोग्रामतिर भयो अब कतै साथीहरूसँग भेटघाट गर्नु जाँदाखेरि त्यो कुर्ती लगायो भने सबै साथीहरूले आज त तँलाई एकदमै राम्रो देखिएको छ त भनेर मलाई एकदमै अब प्रशंसा गर्नु हुन्छ अनि साथै त्यति मात्र नभएर कुर्तीमा कुर्तीको जुन कपडाको क्वालिटी थियो त्यो स्तर पनि एकदमै राम्रो छ क्वालिटी पनि अनि अहिले धेरैपल्ट लगाइसक्दा पनि कुर्तीको कलर नगएको साथै पहिला जस्तै चम्किलो पनि अनि त्यस्तै कलर त्यसको कलर पनि राम्रो देखिन्छ